हाम्रो यहाँनिर चाहिँ अब के हरे यो मेला भन्ने चाहिँ अब चाडबाड आउनु अगाडि अगाडि एक दुई हप्ता अगाडि यहाँनिर मेला लाग्ने गर्छ खर्साङमा चाहिँ अनि हामीलाई चाहिँ अब मेला भन्दाखेरिको कसलाई चाहिँ मन पर्दैन सबैजना सबैजनालाई नै मन पर्छ अरू भन्दा नानीहरूलाई मजा आउँछ म मेरो पनि एउटा सानोबाटै सम्झना सानो हुँदाको एउटा सम्झना छ त्यसमा चाहिँ म धेरै प्रकारको अब धेरै प्रकारको अब सम्झनाहरू छ मेरो दिमागमा अब सानो हुँदाखेरि हामीलाई आमा आमाहरूले मेला घुमाउनु लानु हुन्थ्यो हामी मेला भन्ने बित्तिकै एकदमै खुसी एकदमै खुसी हुन्थ्यौँ हामीलाई मेला घुम्नु जानु चाहिँ अब मलाई एकदमै मन पर्थ्यो हामी पुरा जान्थ्यौँ साथीहरू आमाहरू जानु हुन्थ्यो अन्त आमाहरू सँग सँगै अन्त मेलामा चाहिँ हामीलाई पस्यो पस्थ्यौँं त्यहाँबाट अनि हामी पहिला हामी चाहिँ आमाले चाहिँ के अरे रोटेपिङ चाहिँ नखेल भनेर भन्नु हुन्थ्यो अन्त आमाहरू खेल्नु आमाहरू खेल्नु हुँदैन थियो आमाहरू पुरा डराउनु हुन्थ्यो अनि हामी त्यो जबरजस्ती खेल्छु कि खेल्छु खेल्छु कि खेल्छु भन्थ्यौँ अन्त आमाहरूले खेल जबरजस्ती अब हामीले कर गरे पछि आमालाई खेल्नु कर लाग्यो त्यस पछि आमाले खेल भन्नु हुन्थ्यो आमाले खेल्नु हुन्थ्यो हो मजा आउँथ्यो त्यो मेमोरिस चाहिँ त्यो चाहिँ त्यो मेमोरिस मेरो बेस्ट मेमोरिस हो अहिलेसम्मको सानो हुँदा चाहिँ मेला गएको चाहिँ हो मजा आउँथ्यो एकदम मनोरन्जन गर्थ्यो हाँसी खुसी अब चाडबाडमा को खुसी हुँदैन चाडबाड आउँदा खुसी अब के के हुँदाखेरि अब मेलामा त खानु पर्ने मिठो मिठो घरी के पाउँछ घरी के पाउँछ राम्रो राम्रो खेलहरू धेरै नै धेरै ट्रेन कोलम वाल्क धेरै त्यहााँनेर घुर्नीहरू हुन्थ्यो हामी घुर्नीमा हामी मैले एक पल्ट मैले फँसाएको पनि थिएँ त्यो प्लास्टिकको बोल अनि त्यो त्यो त्यो फँसाएकोहरू त्यो आमाहरूसँग घुमेको त्यो बेला मलाई एकदम खुसी आनन्द लाग्छ त्यो दिन फेरि फर्किएर आउनु होस् जस्तो ला आवोस् जस्तै लाग्छ सानो छँदाको मेरो सम्झना चाहिँ यही हो